हेलो हजुर हजुर म प्रितिस फ्यासनबाट बोलेको हजुर मेरोमा अहिले अब दसैँ आउनु आँट्यो हो त्यो मेरोमा अब अब एथनिक वेर भयो तपाईँको अनि तपाईँको वेस्टर्नदेखि सबै पाउनु सक्नुहुन्छ हजुर ल किड्स वेर पनि छ नि नानीहरूको अब त्यो सर्ट ड्रेसहरू भयो हो नानीहरूको पनि अब त्यो सानो सानो त्यो एथनिक वेरहरू छ हजुर सबै छ त फ्रकहरू दामी दामी छ राम्रो राम्रो हजुर न्यू अराइभल हजुर छ त न्यू अराइभल किनभने अब दसैँको नयाँ स्टल स्टक ल्याएको हो कि तपाईँ एकपल्ट आउनुहोस् न हेर्नुहोस् राम्रो राम्रो कलेक्सन छ तपाईँको अहिलेको लेटेस्ट डिजाइनहरू छ कुरतिसहरू पनि पाउनु सक्नु हुन्छ हो अनि कुर्ताको सेट पनि छ अनि प्राइज हेरी हेरी छ तपाईँको अहिले चै डिस्काउन्ट लागिरहेको छ फोर डिस्काउन्ट छ अहिले हो दसैँको सेल लागेकोले गर्दा चाहिँ तपाईँको फोर नाइन नाइनदेखिको छ फोर नाइन नाइनदेखिको तपाईँको फाइभ सिक्स थाउजन्डहरूसम्मको छ राम्रो राम्रो क्वालिटीको किड्सको चाहिँ तपाईँको अहिले त्यस्तो लागेको छैन हो तपाईँ आएर हेर्नु हुन्छ भने अब छ छनु त उता गरेर मेरो सपको एड्रेस तपाईँको यता चौरस्ताको त्यहाँनिर त्यो गोल्डन सिटदेखिको अलिकति अपोजिटमा छ तपाईँले यहाँ चौरस्ताको गोल्डन टिप्सको अपोजिटमा छ तपाईँले अनलाइन हेर्नु भएको होइन मेरो उयो साइट हजुर त्यहाँ साइटमा मैले अड्रेस पनि त्यहाँनिर ड्रिसकिप्सनमा दिएको छु एकपल्ट हेर्नुहोस हो अनि तपाईँलाई अलिकति प्रब्लम भयो भने म तपाईँलाई लाइभ लोकेसन पनि सेन्ड गर्नु सक्छु नि हुन्छ त्यसो गर्दा हजुर हजुर डिजिटल पेमेन्टको पनि हाम्रो छ हो तपाईँले क्यास दिनु सक्छ भने क्यास पनि हुन्छ तपाईँ अब अनलाइन पेमेन्ट गर्नु हुन्छ भने अनलाइनको पनि सुविधा पाउनु सक्नुहुन्छ हजुर छ हजुर दिएकै छ अहँ त्यस्तो केही जाँदैन तपाईँ त्यो हुनु त सेलमा छ हो हजुर हुनु त सेलमा छ कमप्लेनहेरू केही छैन अब एकदम रिभ्यूहरू राम्रो राम्रो दिएको छ हो र पनि अब क्वालिटी हेरी हेरी हुन्छ अब पैसा हेरी हेरी क्वालिटी आँउछ हो तपाईँले जति अब त्यही तपाईँले जति अब उयो गर्नु सक्नुहुन्छ पैसा हाल्नु सक्नुहुन्छ त्यति बेस्ट क्वालिटी पाउनु हुन्छ क्वालिटीमा त्यो लोयेस्ट क्वालिटीमा पनि त्यो रङ फेड हुने त्यस्तोहरू त केही छैन तपाईँ आएर हेर्नुहोस् न एकपल्ट ल हुन्छ हुन्छ हुन्छ वेलकम